म चुइकिम बस्ती गएको थिएँ पहाडमा छ त्यो पहाडमा छ उकालो ओह्रालो हिँड्नु बाटोमा गएको थिएँ सुन्दर ठाउँ पहाड बस्ती त्यो बस्तीको नाम हो चुइकिम बस्ती साथी भाइहरूसँग म गएको थिएँ चुइकिम बस्ती त्यो बस्ती गए पछि मलाई धेरै मन पर्यो त्यो गाउँ घरहरू त्यो गाउँ छिमेकी मान्छेहरू धेरै गाउँ छिमेकीको मान्छेहरूले मसँग बात गर्नु भयो अनि मैले पुरा वरिपरि पहाडको यो भयो त्यो बस्ती चुइकिम बस्ती भन्ने नाममा गएँ चुइकिम बस्ती भन्ने नाम जगामा गईकन मैले हेरेँ धेरै मन पर्यो मलाई त्यो चुइकिम बस्ती त्यो चुइकिम बस्तीको गाउँ घरको मान्छेहरू साह्रै मन पर्यो मलाई त्यो गाउँहरूको मान्छेहरूले हामीलाई हेरेर बहुत बात मार्नु भयो त्यत्रो ठुलो पहाडहरू काटेर यति सुन्दर ठाउँमा आई गई पुग्यौँ हामी तर मलाई धेरै खुसी लाग्यो धेरै मन पर्यो जङ्गलको बाटो उकालो ओह्रालो नदीहरू थियो पहाडको बाटो हात्तीहरू थियो तर पनि हामी त्यो सुन्दर पहाड भन्ने एउटा बस्तीको नाम हो चुइकिम बस्ती त्यो बस्ती पुग्यौँ गयौँ घुम्यौँ वर्यौँ साथी भाइसँग गईकन आयौँ साथी भाइहरूसँग घुमेर अरेर आएर हामीले चुइकिम बस्तीमा सोध्यौँ अर्यौँ यति सुन्दर ठाउँ यति राम्रो जगा धेरै मन पर्यो हामीलाई यो चुइकिम बस्ती धेरै नै राम्रो लाग्यो हामीलाई यो चुइकिम बस्ती भनेर हामीले साथी भाइहरूसँग कुरा गर्यौँ फेरि पल्ट नि हामीले कुरा गर्यौँ साथी भाइहरूलाई कि हामी फेरि चुइकिम बस्ती जानु पर्छ है साथी भाइहरू मलाई त पुरै मन पर्यो चुइकिम बस्ती फेरि जानु मन लाग्यो मलाई यो चुइकिम बस्ती त धेरै मन पर्यो मलाई यो चुइकिम बस्ती भनेर भनेँ मैले साथी भाइहरूलाई साथी भाइहरूले भने कि मलाई नि साह्रै मन पर्यो चुइकिम बस्ती भनेर भन्यो यो बस्ती पहाडै काटेर जानु पर्यो तर नि हामीलाई चाहिँ बस्ती मन परेर चुइकिम बस्ती मन पर्यो त्यही कारणले हामी पहाड सहाड नसोचीकन हामीले त्यो बस्तीलाई हेर्नका लागि धेरै सुन्दरता सुन्दर गाउँहरू देखेर हामीलाई घेरै मन पर्यो त्यो गाउँ घरहरू त्यहाँ फेरि पल्ट हामी यहाँ फेरि चुइकिम बस्ती गईकन घुम्नुहरू गयौँ अर्यौँ घुमेर आयौँ